कुनै पनि खाना बनाउँदाखेरि रेसिपी अब आफूलाई थाहा भइहालेको नै हुन्छ अगर नयाँ कुनै खाना बनाउनु छ भने म रेसिपी बुक हेर्छु तर त्यस्तो होइन कि त्यसमा जे छ त्यही फोलोअप गर्छु किनभने अब कति मानिसलाई पिरो मनपर्छ कतिलाई अमिलो मनपर्छ कति दे घरमा अब एजेड धेरै बुढो हुनुभएको हजुरबा हजुरआमा हुनुहुन्छ उहाँहरूलाई पिरो अमिलो कम्ती चाहिन्छ तेलको मात्रा कम्ती चाहिन्छ तर त म फेमिली परिवार कस्तो हिसाबले खान चाहनुहुन्छ त्यो हेरेर मात्रै म खाना बनाउँछु रेसिपीमा जति भनेको छ त्यति त्यो रेसिपी युज गर्छु तर जति भनेको छ त्यो भन्दाखेरि त्यसको पोर्सन हेरेर अनि फेमिलीलाई कस्तो खालको चाहिन्छ कोही खानुहुने व्यक्तिलाई कस्तो खालको मनपर्छ उहाँहरूको विचारअनुसार पनि म खाना बनाउने गर्छु जे छ त्यै त म गर्दिनँ म सुधार गर्छु कुनै पनि खाना बनाउँदाखेरि जस्तै मैले खिर बनाएँ भने कतिजना सुगर पेसेन्ट हुनुहुन्छ डायबिटिज भएको हुनुहुन्छ उहाँलाई धेर गुलियो मनपर्दैन सो उहाँहरूको लागि एकदमै थोरै कि त चिनीको जग्गामा गुड हालेर गुडको खिर बनाइ बनाइन्छ होइन म त्यसरी नै बनाउँछु अनि कोही हुनुहुन्छ जस्तै लिबरको प्रोब्लम हुन्छ कसैलाई आन्द्राको प्रोब्लम हुन्छ वहाँहरूलाई पिरो चिप्लो एकदम तेलहरू एकदमै कम्ती चाहिएको हुन्छ सो उहाँहरू जस्तो पेसेन्टहरू हुनुहुन्छ भने उहाँहरूको लागि एकदमै पिरो कम्ती तेल कम्ती सादा खाना त्यो हिसाबले खाना बनाइन्छ नि